म हिजो स्कुलबाट प्रोजेक्ट असाइनमेन्टहरू दिएको थियो दिउँसो अनि बेलुका पसलमा पेन किन्नु जाँदै गर्दा साथीहरू भेटेँको थिएँ साथीहरूले पनि पेन कुन चाहिँ युज गर्छस् भनेर भन्दा मैले रेगुलर मेरै त्यो तिनीहरूले मेक्सराइटर युज गर्नु राम्रो हुन्छहरू भन्दै भन्यो त्यतिको त्यतिकै पसलमा पुग्दा पसलको अङ्कलले पनि भन्नुभयो राम्रो हुन्छ यो पेन नानीहरू भन्दै अनि मैले राम्रो हुन्छ भनेर चाहिँ मैले किने किनेर घर आएर असाइनमेन्टहरू गर्दै थिएँ प्रोजेक्टहेरू गर्दागर्दै एकछिन मम्मीले बोलाउनु भएर म एकछिन बाहिरतिर जानु लागेको आउँदा त पेन त डल्लै लिक भएर मेरो प्रोजेक्टहेरू डल्लै बिगारि दिएछ एकदम नराम्रो लाग्यो यो पेन यसरी एकछिन राख्दै यसरी लिक भएको अब फेरि प्रोजेक्टहरू पनि फेरि नयाँ पेन किनेर फेरि नयाँ असाइनमेन्ट गर्नुपर्छ अनि यो त केही भएन त मैले यसरी नयाँ पेन किनेको मलाई त राम्रो हुन्छ जस्तै लागेको थियो पसलको अङ्कलहरूले साथीहरूले भन्दा तर मैलाई त एकदम नराम्रो लाग्यो मलाई त यसरी बिगार गरिदियो अब फेरि मैले नयाँ पेन किनेर फेरि अब डल्लै यो उयो प्रोजेक्ट गर्नुपर्छ अब के गर्नु म पेनले गर्नु कि पेन्सिलले गर्नु अब फेरि मलाई त एकदम नराम्रो लाग्यो यो त म फेरि कहिले पनि किन्नेवाला छैन मेरो पहिलाकै पेन चलाउँछु पहिलाकै पुरानै खाले किन्छु यो एकदम मेक्सराइटर मलाई राम्रो लागेन यसरी मेरो प्रोजेक्टहरू बिगारि दिँदा अब भोलि स्कुलमा बुझाउनु पर्ने प्रोजेक्ट हो यो बुझाइन भने पनि स्कुलमा मिसहरूले कराउनु हुन्छ यसरी पेनको बाहाना दियो भन्छ भन्नु पनि यसरी यो पेन त मलाई एकदम नराम्रो लाग्यो म त कहिले किन्नेवाला छैन यो पेन एकदम नराम्रो हुँदो रहेछ मैले कस्तो राम्रो सोचेको थिएँ पसलको अङ्कलले पनि भनेको थियो राम्रो हुन्छ भनेर तर मलाई त एकदम नराम्रो लाग्यो पेन एकदम मनपरेन म कहिले पनि किन्नेवाला छैन म साथीहरूलाई पनि भन्ने छु यस्तो गऱ्यो यो पेनले भनेर बहिनी मेरो बहिनी भाइहरू कसैलाई पनि यो पेन नकिन भनेर भन्ने छु सबैलाई नकिन भन्ने छु भने चाहिँ कसैले पनि किन भनेर भन्ने छुइनँ नकिन भन्ने छु कस्तो नराम्रो रहेछ मेरो यसरी प्रोजेक्ट बिगार दिँदा मलाई पुरा रिस उठ्यो यो के गरिदिएको मेरो पनि अब मेरो यत्रो दिनको मिहिनेत मैले यस्तो मिहिनेतले गरेको यो प्रोजेक्ट अब डल्लै यसरी बिगारिदियो